मलाई माने भञ्ज्याङदेखि सन्दकफू फालुट जाने चालिस किलोमिटरको हिँडाई जुन चाहिँ यात्रा थियो त्यो यात्राको मलाई साह्रै याद आउँछ जुन कुरो चाहिँ त्यस यात्रामा मैले सुन्दर सुन्दर प्रकृतिहरू देखेँ त्यस वनस्पतिहरू अन्त वरिपरिको स्वच्छ हावा शुद्ध वातावरणमा हिँड्न पसिना बगाउन आफ्नो शारीरिक तन्दरुस्त कति छ भन्ने कुरो पनि त्यहाँ आफूलाई याद भयो अनि त्यो उकालो हिँडाइ त्यो चालिस किलोमिटरको यात्रा मलाई अझै पनि याद आउँछ त्यसको रहरले चाहिँ मलाई जुनचाहिँ त्यस चालिस किलोमिटरको यात्रामा मलाई एउटै पनि बिमारहरू भएन त्यस बिरामीहरू नहुँदा म रोग कष्ट केही नहुँदा म निको छु भन्ने कुरो मेरो शरीर तन्दरुस्त रहेछ भन्ने कुरा मलाई याद भयो त्यसैले मलाई यात्रा गर्नुदेखि धेरै लामो हिँड्नदेखि जुनचाहिँ डर शुरूमा थियो त्यो डर हराएर गयो यसैले मैले धेरै लामो यात्राहरू गर्न मन लाग्छ आउने दिनहरूमा पनि यस्तो यात्राहरू गर्न मलाई धेरै रहर छ